हेलो सुधांसु दा बोल्नु भएको ए तपाईँको दोकानमा अहिले कस्तो कस्तो ज्याकेट र जुत्ताहरू आ आएको छ होला ए दसैँको हजुर म दसैँको लागि एउटा लेदरको ज्याकेट र जोर्डन जुत्ता हेर्दै थिएँ कि छ होला जोर्डनको नयाँ न्यु एडिसन ए हजुर कति पर्ला चार अलिक उयो बेसी भएन दा अलि घटाइदिनु न अनि जोर्डन तपाईँले कति कति सोच्नु भएको छ तपाईँले अब तपाईँको दाम

होइन दा अलिक घटाइदिनु न जहिले पनि तपाईँकै दोकानबाट लाने हजुर तपाईँ होइन तपाईँले दुइवटै जोडेर चाहिँ कति सोच्दैछ तपाईँले चाहिँ अब त्यहाँबाट म भन् मेरो दुइवटै जोडेर चाहिँ म फोर्टी फाइभ चाहिँ दिन सक्छु हजुर

होइन नि दा त्यो त साह्रै महँगो हुन्छ नि दा अब दसैँको टाइम हो अलिकति अफर पनि दिनु होस् न डिस्काउन्ट दिनु होस् होइन दा म फाइभ दिन्छु दादा म फाइभ दिन्छु नि लास्ट दा फाइभ फिफ्टी फाइभ गरौँ न गरिदिनु न हो प्लिज दा हो अब म त अब डेली कस्टमर हो ए हुन्छ दा थ्याङ्क यु